मेरो गाउँको नाम चाहिँ टिस्टाभेल्ली टी गार्डन हो र मैले प्रसस्त मात्रामा नै यसको पानीको अभावको अनुमान गरेको छु र यसको सामना हामीले कति गर्नु पर्दछ भने बर्खाको समयमा त हामीलाई पानीको त्यत्ति टिस्टाभेल्ली चियाबगानमा त्यत्ति पानीको समस्या हुँदैन तर जब हिउँदो लाग्छ तब हामीले धेरै प्रकारको पानीको यो अभावको सामना गर्नुपर्ने हुन्छ जस्तो कि दुई बजी रातिको दुई बजी बिहानको तिन बजीसम्म पनि पानीहरू कतिले पानीहरू गाग्रोमा बोकेर लिएर खानुपर्ने अवस्था टिस्टाभ्याल्ली चियाकमानको आज पनि रहेको छ र मान्छेहरू यहाँको आय स्रोत भनेको नै चिया हो र मानिसहरू बिहान आठ बजी काममा गएर पनि बेलुका चार बजी आएर पनि गाग्रोमा पानी लिन कति कति किलोमिटर टाढासम्म गएर ल्याउनुपर्ने अहिले पनि टिस्टाभेल्ली चियाबगानको यस्तो अवस्था रहेको छ पानीको मुहानहरू सुकेर धेरै प्रकारको कष्टहरू मानिसले भोग्नुपरेको छ र आकासबाट आएको पानीहरूलाई सङ्ग्रह गरेर राखेर त्यसलाई त्यसमा नुन फिट्केरी जस्ता कुराहरू राखेर पनि महिनौँ महिनौँसम्म राखेर टिस्टाभेल्ली चियाबारीमा का मानिसहरूले यसरी पनि पानीलाई सङ्ग्रह सङ्ग्रहित गरेर अभावहरूको पूर्ति गर्ने गर्दछ र यो पानीको अभाव हुन नदिनुको निम्ति चाहिँ धेरैभन्दा धेरै रुखहरूको बिरुवाहरू रोप्नु पर्दछ र रुखहरू रोपेर हामीले पर्यावरणलाई राम्रोसँगले राखेर चाहिँ पानीको अभावहरू सायद कम हुन सक्छ भन्ने जस्तो लाग्छ र जति सक्दो रुखका बिरुवाहरू रोपेर तेसलाई राम्रोसँगले पर्यावरणलाई राखे पानीको अभाव सायद हुन नसक्ला